पिएम पोषण चाहिँ एउटा अब भारत सरकारको एउटा योजना हो है अन्त यो चाहिँ अब हाम्रो जुन यो अब सरकारी स्कुल प्राइमरी लेभलहरूलाई चाहिँ यो अहिले हाम्रोमा चाहिँ मिडडे मिल भन्ने दिनेगर्छ है मिडडे मिल बाह्र बजीको खाना मिडडे मिल भनेर दिनेगर्छ अब यो चाहिँ हाम्रो प्राइभेट स्कुलतिर चाहिँ यो अलाउ छैन यो छैन यो सरकारी स्कुलतिर मात्रै हो यो पिएम पोषण मिडडे मिल हामी सानो हुँदा चाहिँ हामीले चाहिँ यो मिडडे मिल मिडडे मिल सुन्दैे आएको है त्यही हो